मैले चाहिँ होम थिएटर किनेको थिएँ जेब्रोनिकको जेब्रोनिक कम्पनीको त्यो एकदम राम्रो छ है क्वालिटीहरू पनि राम्रो छ त्यसको साउन्डहरू पनि एकदमै राम्रो छ त्यसको दुईवटा सानसानो बक्सहरू छ त त्यो मेन बक्समा नै तपाईँको बेसहरू पनि त्यसमै छ बेसहरूदेखिको लिएर तपाईँको इकोहरूदेखिको लिएर सबै राम्रो छ त्यो होम थिएटर चाहिँ ज्याकहरूमा जोडेर पनि राम्रो हुन्छ राम्रो बज्छ